हेलो बिनिता दिदी बोल्नु भएको

हजुर ए दार्जिलिङमा घुम्ने जग्गाहरू कहाँ कहाँ छ हौ हजुर म प्रशान्त

एक दुई हप्तापछि

हजुर हजुर अन्त अरू जग्गा कहाँ कहाँ छ घुम्नेहरू यसो साथीहरूसँग घुम्नु लागि ए त्यसो भए त्यो सबै गरेको प्राइस चाहिँ कति हुन्छ होला ए हजुर अरू कहाँ कहाँ छ त्यो होटेल होटेलहरू

ए ए अनि कति दिनको लागि हुन्छ होला त्यहाँ बस्नु लागि ए के घुम्नु लागि कति दिन लाग्छ होला सबै घुम्नुहरू

ए अनि यताउताबाट ट्र्याभल गर्नु के गाडीहरू रिजर्भ गर्नु पर्यो होला

ए हजुर ए सबै सुबिस्तै हुन्छ त्यसो भए है एकपल्ट आउनु पर्यो मो ए हुन्छ हुन्छ थ्याङ्क यू